हेलो यो आकाश फुड डेलिभरी सर्भिस होइन र तपाईँलाई मैले जुन चाहिँ खाना तपाईँलाई अर्डर गरेको थिएँ मैले त्यो खाना रद्द गरेको थिएँ र त्यो रद्द गरेकोमा त्यो रिफन्ड बिलहरू अहिलेसम्म केही पनि मैले पाएको छैन त्यो चाहिँ के कारणले होला किनभने देखिन् अरू ठाउँहरूमा यसरी रद्द गरिँदा क्यान्सल गरिँदाखेरि त समयमा नै त्यसको रिफन्डको एउटा मेसेज त आउँछ तर तपाईँकोबाट केही पनि आएन र तपाईँको जुन चाहिँ फुड डेलिभरी छ यो म पहिलादेखि नै तपाईँसँग कारबार गरी नै रहेको छु तपाईँहरूको राम्रो हुन्छ सर्भिस राम्रो हुन्छ तर यसपटक भने तपाईँ मैले जुन चाहिँ रद्द गरेको खाना थियो खानाको अनुरोध थियो जसको मैले पहिल्यैबाट बिल पेमेन्ट गरिसकेको थिएँ त्यसको न मैले रिफन्ड पाउँन सकेको छु या कुनै प्रकारको रिफन्ड बिल या मेल पाउँन के कारणले गर्दाखेरि होला म एउटा नियमित ग्राहक पनि हो तपाईँको र त्यो मेसेज मैले पाउँन सकिरहेको छैन र यो तपाईँले बताइदिनुहोस् के कारणले गर्दाखेरि हो कि सबै कस्टमरहरूको सबै ग्राहकहरूको तपाईँहरूले यसरी नै ढिलो नै गरेर गर्नु हुन्छ कि के कारणले होला यस्तो प्रकारले अत्याधिक ढिलाई त अहिलेसम्म भएको थिएन तर योपल्ट चाहिँ के भएर चाहिँ ढिलाई भयो किनकि मैले प्रायः प्रायः अर्डर दिएको खानाहरू पनि समयमा नै आउने गर्छ यसैले तपाईँको फुड डेलिभरी सर्भिसलाई मैले छानेको हो मैले तपाईँबाट लिइ नै रहेको छु तर योपालि भनेदेखिन् एकदमै समय लाइदिनुभयो कि म त पर्खिरहेछु के कारणले गर्दाखेरि मेरो रिफन्डको मेसेज पनि आएको छैन अनि कुनै प्रकारको मसित सम्पर्क नै भएको छैन के कारणले गर्नु होला के कारणले भनिदिनु भएदेखि चाहिँ म ढुक्क हुने थिएँ अनि त्यै अनुसारले तपाईँहरूलाई म अर्को मेरो अर्डरको अर्डर दिने थिएँ र मैले रद्ध गरेको कारण चाहिँ त्यहाँनिर मैले जुन चाहिँ कुराहरू जुन जुन कारणहरू जुन जुन कुराहरू मैले मगाएको थिएँ तपाईँसित त्यो मैले पाउँन सकेको थिइनँ पूर्ण रूपमा र त्यसले गर्दा मैले पूर्ण रूपले अर्डर नै मैले फिर्ता गरेँ तर त्यो फिर्ता गरेँ मैले तर फिर्ता भयो भएन त्यो कुनै प्रकारको अहिलेसम्म प्रायः प्रायः दुई दिनसम्म दुई दिन भइसक्यो र यति दिनमा सम्म पनि कुनै प्रकारको ढिलाईको मेसेज पनि आएको छैन कारणको मेसेज पनि आएको छैन र मसित त्यो रिफन्ड पनि गर्नु भएको छैन यो कारणहरू चाहिँ तपाईँसित जान्नु चहान्छु झट्टभन्दा झट्ट मलाई यो कुरा बताइदिनु भयो भने चाहिँ म म फेरि पनि तपाईँसित म खानाको निम्ति सम्पर्क गर्ने थिएँ